हामी अब नेपालीहरूको सांस्कृतिक परम्पराहरू त थुप्रै छ नि तर हामीले अब यहाँनिर हाम्रो नेपालीहरू चाहिँ जात जातमा बाँडिएको छौँ र जात जातमा बाँडिदाखेरि चाहिँ हामी म चाहिँ परेँ राई जातिमा राई जातिको परम्पराअनुसार चाहिँ हाम्रो अब विवाहहरू गर्दाखेरि आफ्नै रीति रिवाज छ अब जस्तै जस्तै शुभ कार्यलाई हामी रीति रिवाज भन्छौँ तर मर्दा पर्दा चाहिँ के भन्छौँ त्यसलाई दस्तुर भन्छौँ तर त्यो रीति रिवाज र दस्तुरमा चाहिँ अब अब जात जातमा हामी प्रायः प्रायः अब बान्तावा राई जातिको संस्कृतिलाई हामी फलो गर्छौँ उहाँको नियमहरूलाई फलो गर्छौँ अनि बिहा विवाहमा के रे हामी जाँदाखेरि चाहिँ पहिला चाहिँ के लान्छौँ कलियाहरू लगेर जान्छौँ कलियाहरू लगेर जान्छौँ त्यो कलिया दुईजना कलिया हुन्छ तिनीहरूले त्यो गएर पहिला उनीहरूलाई केटीको घरमा के गरेको हुन्छ सूचना दिनु जानुपर्छ अब त्यहाँनिर जुन चाहिँ जातको छ जस्तै अब राईमा पनि थुप्रै छ नि त चामलिङ राई नेवाङ राई बान्तावा राई थुप्रै राईहरू भएकोले गर्दा चाहिँ त्यो बान्तावा राईको घरमा जाँदाखेरि चाहिँ उनीहरूले कुन चाहिँ दस्तुरले मागेको रीतिले मागेको हुन्छ त्यो रीतिअनुसार हामीले सामानहरू लगेको जानु लानु जानु पर्छ त्यो जाँदाखेरि चाहिँ के हुन्छ दुईटा बोतल फुल बोतल लानुपर्छ एउटा मात्रै लानु हुँदैन त्यो असुगुन रे सगुनको लागि चाहिँ राम्रो साइतको लागि चाहिँ दुइटा बोतल लगेर त्यसमा चामल चामल लगेर केराको पत्ता लगेर हामीले त्यो कलियाहरूले चाहिँ त्यो के हो के गर्नु पर्छ त्यहाँनिर संस्कार गर्नुपर्छ उनीहरूलाई त्यो बताउनुपर्छ कि तपाईँहरूको छोरी हाम्रो तपाईँको छोरी हाम्रो छोराले लगेको छ अब त्यो अब पुर्खाको कुरा गऱ्यो भने त अब त्यो ने कहाँ कहाँको कुरा गर्नुपऱ्यो तर हामीले पर्वते कुराबाट पनि हामीले त्यो कुरालाई संस्कारलाई त्यो संस्कृतिलाई चाहिँ हामीले जोगाड गर्न सक्छौँ त्यो गरिरहेको छौँ अहिले हामीले